भाइ तिमी स्ट्यान्डसम्म जाने मलाई माथि क्यानटिन जानु छ कि सामानहरू लिनु अन्त बुरु म फेरि माथि इस्टानमा झरेर फेरि अर्को गाडि चढ्नैपर्छ त्यही कारण भाइले नै लगिदिनु नि ल माथिसम्म पैसा म कति लाग्छ दिइहाल्छु नि